अब हामीलाई जुनै धर्मले पनि एउटा सेवा गर्नु नै सिकाउँछ होइन चाहे क्रिस्टियन होस् चाहे हिन्दू होस् चाहे बुदिस्ट होस् जुनै धर्मले पनि तर त्यो धर्मले जति पनि हामीलाई राम्रो कामहरू हामीलाई सि सिकाउँछ सेवाहरू गर्नु सिकाउँछ तर अब हुन त अब हामी सधैँभरि अब धर्ममा एकदमै हिँडिबस्ने मान्छे पनि होइन हुनको लागि त किनभने अब हाम्रो आफ्नै व्यस्तता है एउटा आफ्नो अवस्था अलिकति त्यस्तै खालको भएकोले गर्दाखेरि हामी प्रायः जस्तो चाहिँ हामी एउटा आफ्नो व्यवसायमै नै हामी व्यस्त भएकोले गर्दाखेरि धर्म विषयमा हामीलाई अब त्यस्तो भित्री रूपमा हे हेऱ्यौँ भने अब त्यस्तो जानकारी त छैन हामीलाई तरै पनि अब कति कुरोहरू हामीलाई पनि थाहा छ कि अब धर्मले चाहिँ के सिकाउँछ र के गराउँछ भन्ने कुरोहरूमा चाहिँ अब कति कुरोहरू हामीलाई पनि अब त्यो त्यो कुरोहरू चाहिँ थाहा छ है तर त्यही हो धर्ममा अब हामीलाई यस्तै हो कि अब कसलाई स सहयोग गर्नु पर्ने है कहाँनिर सहयोग गर्नु पर्ने अब हामीले आफ्नो एउटा व्यक्तिगत हिसाबले होस् चाहे धर्म विषयले मै होस् तर हामीले त्यो कु त्यो विषयमा चाहिँ हामी लागि परेकै हुन्छौँ सधैँभरि चाहे थोरै होस् चाहे धेरै होस् तर आआफ्नो हिसाबले अब कति आफ्नो ल्याकतले हामीले कति चाहिँ सहयोग गर्नु सकिन्छ चाहे फिजिकली होस् है चाहे अब आफूले खटेर होस् चाहे रकमबाटै होस् कति आफूले सक्दो हामी जस्तै सहयोग गर्नु परोस् तर हामी पछि चाहिँ हट्दैनौँ हामी सहयोग चाहिँ हामी पुऱ्याउँछौँ जस्तै बिमारीहरू अहिले त अब नानाथरीको बिमार हाबीजाबी बिमारहरू त्यस्तैहरू है एउटा सेवा नै त्यही नै हो सेवा नै धर्म हो भन्ने त्यही नै हामीले बुझ्छौँ मेरोबाट चाहिँ त्यत्ति नै हो